अब कोभिडको टाइममा चाहिँ नानीहरूलाई धेरै सुविस्ता भएको थियो फोनले गर्दाखेरि उनीहरूको स्कुलहरू बन्द भएको थियो घरबाट निस्किन नपाउने खाले यो अवस्था भएको थियो अब नानीहरूको पढाइ बिग्रिसकेको थियो त्यसले गर्दाखेरि स्कुल लाग्दैन कसरी पढाउने त्यसले अब फोन त्यसको त्यसले गर्दा चाहिँ अब अनलाइन क्लासहरूले फोन फोनबाट अनलाइन क्लासहरू हुँदाखेरि चाहिँ अब नानीहरू त्यसै फाल्टुमा चाहिँ अब घरमा बसेर उनीहरूले केही अब स्कुलबाट पनि पढाए पढाउनुभयो यसरी सिक्यो अनलाइन अनलाइनबाट सिक्यो त्यस्तो अहिले अहिलेसम्म यस्तो युगै आएको थिएन यसरी फोनबाट पढाइ हुने हामी खाली सोच्थ्यौं पहिला ऐ ऐ अहिलेको कोभिड कोभिडले गर्दाखेरि चाहिँ अहिलेको नानीहरूलाई यो पनि अब सिकायो यस्तो यस्तो पनि हुँदो रहेछ भन्ने भयो भित्र कोभिडको कोभिडले गर्दाखेरि चाहिँ अब धन्य ऊ यो अनलाइन क्लासले गर्दाखेरि चाहिँ अब नानीहरूलाई धेरै ऊ यो भयो उनीहरू यत्रो यत्रो दुई साल जस्तै कोभिड भयो त्यो त्यतिकै बसेन उनीहरूले केही सिक्यो अनलाइन भए पनि फोनले गर्दा पनि उनीहरूले केही सिक्यो